ए तपाईँ दार्जिलिङको लोकल सिटिजन बोल्नु भएको हो ए तपाईँको नाम चाहिँ के होला ए म चाहिँ याङच्छेन बोलेको कि अन्त म चाहिँ दार्जिलिङमा छु नि त अहिले अन्त मलाई चाहिँ सन्दकपुहरूको बाटो भएर चाहिँ ट्रेकिङ गर्नु मन थियो कि अन्त सुन्नमा आउँदा चाहिँ तपाईँ अब त्यहाँनेर तपाईँ एकदम जानकार तपाईँलाई त्यो रोडहरूको पुरा जानकारी छ अरे नि त है हजुर त्यो भएर चाहिँ मैले तपाईँको नम्बर एउटा दाजुकोबाट मागे कि अन्त त्यही भएर मैले तपाईँलाई सम्पर्क गरेको नि

म अहिले त दार्जिलिङमा छु मेन टाउनमा हजुर हजुर हजुर हजुर

हजुर हजुर म त हिँड्नु त त्यस्तो छिटो पनि हिँड्दिनँ तर त्यस्तो ढिलो पनि हिँड्दिनँ ठिकैको हिँड्छु नि र म चाहिँ अब दुई तिन दिनमा भित्रमा चाहिँ पुग्ने गरी जाऊँ भनेर सोचेको नि त होल्ड गर्दै हो हजुर हजुर हजुर हजुर ए हजुर जाँदा जाँदाखेरि चाहिँ यता माने भन्ज्याङबाट भएर गयो अनि फर्किँदाखेरि चाहिँ त्यहाँ रिम्बिकबाट फर्किँदा कस्तो होला हौ हजुर हजुर हजुर हजुर ए हुन्छ म चाहिँ गाडीमा नगएर चाहिँ ट्रेकिङ गर्दै एकदम जानु जानु इच्छा छ नि त हो अन्त त्यो भएर चाहिँ मैले चाहिँ सोचेको थिएँ तिन चार दिनमा म होल्ड गर्दै पुग्यो भने पनि फर्किनु त मलाई त्यस्तो टाइम त लाग्दैन होला है

हजुर हजुर रिम्बिकबाट चाहिँ यता गाडीमा आउँदा भइहाल्छ नि हो अन्त रिम्बिकसम्म चाहिँ हिँडेर नै फर्किँदाखेरि पनि हिँडेर नै फर्किने इच्छा छ मेरो चाहिँ हजुर हजुर फेरि म मैले म चाहिँ एक्लै छु नि त कि अन्त त्यही भएर चाहिँ तपाईँ नै मेरो गाइड भएर जान गइदिनु भएको भए चाहिँ राम्रो हुने थियो तपाईँ फ्री हुनु हुन्छ म पर्सिको दिन चाहिँ जाऊँ भनेर सोचिरहेको छु हजुर म निकै टाढादेखिको आएको छु अन्त मेरो कलेज चाहिँ अहिले छुट्टी छ नि त त्यही भएर म चाहिँ अब आएको छु र मलाई पनि कल यो बसुन्जेल नै जाने इच्छा छ नि त म फर्की पनि हाल्नु पर्छ र त्यसै कारणले गर्दा चाहिँ म गइहालौँ भनेर नि हुन्छ तपाईँले यसो मिलाएर मलाई पुर्याइदिनु होस् है न अब तपाईँलाई पुरा जानकारी रहेछ त्यो बाटोहरू अन्त अब अलिक जानकारी भएको मान्छेसँग गयो गयो भने चाहिँ राम्रो हुन्छ नि त हो तपाईँ त फेरि लोकल मान्छे हो त्यहाँको तपाईँले कति त्यहाँनेर मान्छेलाई चिन्नु हुन्छ हो अन्त बाटोहरू पनि तपाईँले चिन्नु हुन्छ अन्त मलाई त्यो तपाईँ गए गएको छ भने चाहिँ मलाई अलिक सुबिस्ता हुन्छ नि त हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ त्यसो भने पर्सि माने भन्ज्याङसम्म आउँछु त्यहाँदेखिको चाहिँ तपाईँलाई म कल गर्छु त्यहाँबाट त्यहाँ भेटेर हामी यता सन्दकपुतिर लागौँ न है

हजुर हजुर ए हुन्छ हुन्छ सन्दकपुमा त अहिले त जाडो होला है

ए हजुर हजुर हुन्छ म तपाईँलाई भोलि आएर फोन गर्छु नि है हुन्छ धन्यवाद हुन्छ